मैले चाहिँ फ्लिपकार्टबाट सामान मँगाएको थिएँ टी सर्ट मँगाएको थिएँ अन्त त्यो टी सर्ट चाहिँ मैले फ्लिपकार्टमा जस्तो देखेको त्यस्तो चाहिँ आइपुगेन है प्लस टाइममा पनि आइपुगेन त्यो टी सर्ट कसैले युज गरेको जस्तो पनि लाग्यो कति जग्गा फाटेको पनि थियो क्वालिटी पनि राम्रो थिएन त्यो कस्तो हुन्छ नि त्यो नराम्रो क्वालिटी पनि नराम्रो थियो मैले देखेको जस्तो सोचेको जस्तो आएन त्यो टी सर्ट नराम्रो थियो है अब त्यो टी सर्ट चाहिँ अब त्यो टी सर्टको बारेमा अरू साथीहरूलाई पनि भन्ने छु है र अबदेखि चाहिँ फ्लिपकार्टबाट कहिले पनि यसरी सामान मँगाउदिन अब चाहिँ मैले बुझेँ होइन अब साथीहरूलाई पनि भन्ने छु यसरी नै यो टी सर्टको बारेमा पनि भन्ने छु